हुन त अब हाम्रो कालिम्पोङ जिल्लामा अब टुरिस्टहरूलाई अब एट्र्याक्ट गर्ने जग्गाहरू त अब धेरै छ अब जस्तै डेलो भयो साइन्स सेन्टर भयो जाल्सा भयो दामसाङगढी भयो दुर्पिन भयो त्रिवेणी भयो लाभा गुम्बा अनि पन्बु डाँडाहरू छ होइन जहाँ चाहिँ अब टाढा टाढाका अब टुरिस्टहरू आएर चाहिँ यहाँनिर चाहिँ अब होइन हाम्रो अब यस जग्गाको चाहिँ अब भ्यूहरू हेर्नु अब उनीहरूले चाहिँ आनन्द लिनुहुन्छ